दाजु अस्ति तपाईँको दोकानबाट मैले पेन्सिल लगेको थिएँ कलर पेन्सिल होइन अन्त फर्स्ट फर्स्ट राम्रो लेखिँदै गयो त्यहाँदेखि त फेरि एक दुई दिन बाद त त्यो जत्ति तिखार्दै गयो त्यति भाचिँदै जाँदैछ होइन अन्त फेरि कलर पनि अब सार्प गरेपछि फेरि त्यो के अरे कलर पनि राम्रो लाग्दैन रहेछ त्यस्तो राम्रो त लागेन हौ फर्स्टमा त देख्दा त राम्रो लाग्यो प्राइस पनि एकदमै रिजनेबल छ तर कलर गर्दा चाहिँ जति अब सार्प गरेर अलिक अब सार्प गरेर सानो भएपछि अझ लेख्दा अलिकति मेटिँदै कलर त्यस्तो राम्रो लागेन हौ मलाई त मनपरेन तपाईँको त्यही भनेर कल गरेको नि